म नयाँ रेसिपीहरू सिक्नका लागि युट्युब च्यानल फलो गर्छु इन्डियन डिसको लागि सञ्जिब कपुर विकास गुप्त च्यानल रनवीर बराल च्यानल अनि नेपाली खाना डिसको लागि छिचेन डुक्पाको खाना सोलाई फलो गर्छु किनभने छिचेन डुक्पाको खाना एकदम सजिलो प्रकारले गरिएको हुन्छ त्यही कारण छिचेन डुक्पाको खानालाई पनि म फलो गर्छु